मलाई चाहिँ नि यति साह्रो खुसी भन्ने दिन चाहिँ त्यो दिन आएको थियो जसमा कि मेरो भाइ है फर्स्ट टाइम फर्स्ट टाइम अब एजुकेटेड मान्छे हो फर्स्ट टाइम चाहिँ भोटमा उठेको थियो पञ्चायत भोटमा र चाहिँ एकदम मलाई चाहिँ गाउँको मान्छेहरूले चाहिँ नोटेड देखेको थियो मेरो भाइलाई चाहिँ एकदम जित्दैन हार्छ भनेर तर हाम्रो गाउँले मिलेर दाजु भाइ दिदी बहिनी मिलेर चाहिँ कोअपरेट गऱ्यो उसलाई है कोअपरेट गर्दाखेरि चाहिँ हामी एक महिना घरको दसवटा काम छोडेर पनि ह हिँड्यौँ उसँग लागि पऱ्यौँ जित्छस् जित्छस् तैँले जित्छस् भनेर चाहिँ हामीले एकदमै लागि पऱ्यौँ है मलाई त यति साह्रो खुसी लागेको थियो अब फर्स्ट टाइम है मेरो फेमिलीबाट मैले कान्छा भाइ अब विचरा दुःख गरेर पढेको है उसले पनि कुछ गर्छु भनेर एउटा खुसी उमङ्ग लिएर चाहिँ उ अगाडि निस्केको थियो त्यसलाई हामीले कोअपरेट गर्दै दाजु भाइ दिदी बहिनीले चाहिँ कोअपरेट गर्दै आयौँ र चाहिँ यति साह्रो खुसीको माहौल अब सोच्थेँ कि ला जित्दैन कि हार्छ कि मान्छेहरूको कुराहरू सुन्दा है त्यसले चाहिँ जित्दैन होला सायद भनेर सोच्थेँ होइन यति साह्रो खुसी लाग्थ्यो र पनि हिँडेँ नानीहरूलाई ट्युसन पढाउँदै अब नानीहरूको टेस्ट हुँदै भए पनि उसँग खुसी भएर है जित्छै भनेर हामी हिँड्यौँ र चाहिँ यति साह्रो हामीले जुन रिजल्टको दिन चाहिँ अब कस्तो चाहिँ हुन्छ है खुसीको माहौल आँसु पनि आयो होइन हाँस पनि उठ्यो कस्तो कस्तो अब स्ट्रगलहरू चाहिँ हामीले सह्यौँ होला त्यहाँसम्म पुग्नुको लागि चाहिँ र चाहिँ त्यो दिन जुन दिन रिजल्ट आयो है यति साह्रो खुसीको माहौल छायो कि कि अब पाँचजना थियो उनीहरू त्यो उसको एगेन्स्टमा र चाहिँ पाँचजनामा उ निस्कयो अगाडि है उसले जित्यो र चाहिँ यति साह्रो खुसी लाग्यो हाम्रो घरमा अब सबैको अनुहार उज्यालो खुसीको माहौल एकदम दिदी भाइ दाजु बहिनीको आँखामा आँसु होइन कहिल्यै अब त्यस्तो न भएको खुसीको माहौल आयो र चाहिँ खुसी लाग्यो अझै पनि मेरो मनमा है हृदयमा छापी नै रहेको छ त्यो दिनहरू अब आयो है मलाई एकदमै खुसी लाग्यो र भन्नु पर्दा चाहिँ अब फेरि पनि अर्को खुसी मलाई खुसी है खुसी किनभने मेरो फेमिली दसैँ चाडबाडमा है खुसी हुँदा चाहिँ अब भेटघाट हुन्छ है चाडबाडमा दिवालीको अब भाइटिकामा चाहिँ हामी दाजु भाइ दिदी बहिनी भाइटिका लाउँदाखेरि चाहिँ एकदमै खुसी खुसी हुन्छौँ हो अन्तखेरि चाहिँ खुसी हुँदाखेरि चाहिँ एकदम कस्तो अब खुसी चाहिँ भएर आउँछ अब त्यो चाहिँ अब हामीले अनुभव गर्नु नै सक्दैन हो र चाहिँ अब मेरो अब बुढो है अब बाहिर काममा छ र चाहिँ अब आउँछ है ड्युटीबाट आउँदा नानीहरूसँग भेटघाट हुँदाखेरि हामी चारजना फेमिली छौँ र चाहिँ बेलुका एकदमै अब खानाहरू बसेर खाँदा चाहिँ खुसी एकदमै खुसी लाग्छ अब खाना मिठो मसिनो पकाएर खाँदा चाहिँ खुसी भएर खान्छौँ है खुसी नै खुसी जिन्दगी खुसी खुसी छ भने सबै सबै शान्ति मन पनि शान्ति हुन्छ है दुःखी छ भने मन शान्ति हुँदैन होइन पिर भइरहेको हुन्छ र चाहिँ एकदम खुसी लाग्छ है यसरी नै अब घर फेमिली अब शाखा सन्तान बसेको चाहिँ एकदमै सबैसँग मिलेर बसेको चाहिँ खुसी नै लाग्छ यही हो मेरो खुसी